हेलो सोल क्याफेबाट बोल्नु भएको ए सुन्नु होस् न मलाई नि दुई प्लेट चाउमिन अन्त एक प्लेट मम र दुइवटा बर्गर अनि दुइवटा कोक अर्डर गरिदिनु होस् न र मेरो एड्रेस चाहिँ माथि बि एड कलेज सोल तपाईँको सोल क्याफेदेखि अलिक अगाडी सबवे साइड